अब मलाई चाहिँ नि विशेष गरेर खाना पकाउनमा चाहिँ धेरै रुचि लाग्छ लाग्नु चाहिँ है विशेष गरेर मरौ परौमा भयो बिहे बटुलतिर जान्छु है ठुल्ठुलो कराहीमा साथी भाइहरूले धेरैवटा आइटम पकाएको देख्छु कि मलाई एकदम सिक्नु मन लाग्छ र म पनि त्यो कुरालाई यसो हेरेर घरमा त्यसको कपी गर्नु खोज्छु है तर अब भनेको जस्तो कहाँ के मिल्दैन है र उहाँहरूले जुन हिसाबले त्यो मसला प्याकेटबाट हाल्नु हुन्छ के के नाम भएको हुन्छ क्या त्यो त्यो मतलब उहाँहरूले गर्नु हुन्छ अब जस्तो करेला भुट्नु हुन्छ है सब्जी पक पकाउने जुन तरिका भनौँ साथमा अब सब्जी मात्र होइन पलाउहरू पकाउने जुन देख्छु कि मलाई पनि एकदम खुबै रुचि लागेर आउँछ है र घरमा पनि म पनि प्रयास गर्छु होइन अब सानु सानु चाउमिनहरू बनाएको देख्छु कस्तो मजाले अब उहाँहरूले ऊ यो गरेर गर्नु हुन्छ है तर र पनि मलाई चाहिँ क्या सबैभन्दा अब खाना पिना बनाउनुमा चाहिँ नि मलाई बनाउनु चाहिँ जस्तो सिङ्गडा भयो रसदाना भयो यस्तो कुरा चाहिँ मलाई खुबै नै मन पर्छ र मम भयो है यो कुराहरू चाहिँ किनभने यो यो कुरोहरू लाई चाहिँ हामीले राम्रोसँगले हेरेर राम्रोसँगले सिक्यौँ भने चाहिँ मलाई लाग्छ पछि एउटा सानु सानु दोकान खोल्यौँ भने पनि त्यो प्रायः जस्तो चलेको देख्छौँ है अब जस्तो ममकै बारेमा कुरा गर्नु पर्दा फेरि अहिले भारतभरि है तर यता मतलब साउथतिर भनौँ दक्षिणतिर पनि यो मम भन्ने कुरो एकदमै फेमस भएर गएको छ र त्यति मात्र होइन है यी सिलिगुडीदेखि नै तपाईँको मम प्रायः सबै यसमा प्रायः जति पनि अब सिटीहरू छ ठुला ठुला सहरहरू छन् है त्यहाँ सबै नै मम त्यो सबै जगामा मम पाइन्छ है र अब त्यसको रेटहरू अब बेग्ला बेग्लै छन् र त्यो मम त भइहाल्यो मम त हिज आज हामी पहाडकोहरूले मम त हामी प्रायः घरमा बनाउछौँ तर मम बनाउछौँ भन्दा पनि अहिले त फ्राइड मम चिकन मम भयो अब डबल मम हो त्यो युट्युबतिर देख्छु डबल ममहरू बनाएको देख्छु हरियो कलरको ममहरू है त्यो ममहरू पनि बनाउनु सके त अझ कति राम्रो हुन्थ्यो होला है छोराछोरीहरूले मन पराउँछ है र साथैमा मलाई सिङ्गडा पनि नि खुबै रुचि लागेर आउँछ सिङ्गडामा मैले बहुतपल्ट प्रयास गरे सिङ्गडा बनाउनु तर मैले भनेको जस्तो सकिनँ किन सिङ्गडा बनाउनु भन्दाखेरि चाहिँ सिङ्गडा चाहिँ हामी प्रायः नै अब बजारमा आउँदा बेला बेला हामी सिङ्गडा नै खाने गर्छौँ दोकानतिर गएर है यदि आफैले घरमा बनाउनु सक्यो भने यसो पाहुनापातहरू आउँदाखेरि कोही बेला यसो ब्रेक फास्टमा हुन्छ कि है अब बेलुकातिर भयो यसो हो मतलब त्यो दुई बजीतिर भनौँ न दुई बजीतिर अब कोही साथीभाइहरू आउँदाखेरि यसो सिङ्गडाहरू यसो बनाएर दिन सक्यौँ भने कति राम्रो देख्ने है उनीहरूलाई एउटा स्वादिलो हुने स्वादिष्ट लाग्ने है र अब मेरो अब छोराछोरीहरूले खुबै सिङ्गडालाई अब खुबै नै मन पराउँछन् है त्यसले गर्दा फेरि अब सिङ्गडालाई जुन चाहिँ त्यो मसला हाल्ने काम त्यो आलु भुटेर उसिनेर मसला हालेर है त्यसलाई राखेर र त्यो जुन बेलेर जुन सेप निकाल्छ हामी चाहिँ अलिकति म चाहिँ त्यो सेप निकाल्दै अलिकति फेल खान्छु त्यसमै हो र मलाई सिङ्गडा मन पर्छ अर्को कुरा चाहिँ मलाई मिठाई पनि बनाउनु खुब मतलब रुचि लागेर आउँछ जस्तो मिठाई भन्नुको मतलब रसदाना भयो लड्डु भयो है किन रुचि लागेर आउँछ भने अब जस्तो हाम्रो चाडबाडहरू हुन्छ है चाडबाड हुँदा फेरि के हुन्छ नि मिठाईको दाम एकदमै मिठाईको दामले आकाश छुन्छ है बजार आएर हामीले मिठाईहरू किन्यौँ भने अब मिठाई नै लानु पर्छ ससुराली जाँदा भयो मामा ससुरा हरे काका ससुरा हरे है थुप्रो घर जाँदा हामीलाई धेरै नै मिठाई लिएर जानु पर्ने हुन्छ त्यस समय चाहिँ हामीलाई अब मि मिठाईको भाउ चाहिँ बजारमा चाहिँ धेरै नै बढी सक्छ आजको भयो आज आजको जुन सेप्टेम्बर महिना र अब पछि अक्टोबरमा यो मिठाईको भाउ धेरै नै बढ्छ जसोसले गर्दा हामीले यदि गाउँमै बनाउनु सिक्यौँ वा मैले नै मेरो मेरो घरमा बनाउन सिकेँ भने देखिलाई आफैले बनाएको मिठाई लानु पाएँ म सायद मलाई धेरै नै सस्तो पर्ने थियो होला जस्तो मलाई लाग्छ